ए नमस्ते म्याम ए तपाईँ एलेनको प्यारेन्ट्स बोल्नु भएको ए सन्नुहोस् न हामी हामी चाहिँ म चाहिँ एलेनको टि टिचर बोलेको हो स्कुलको हामी चाहिँ यो स्कुलबाट नि हामीहरू चाहिँ पिकनिकहरू लाँदैछौँ यो नानीहरूलाई सायद त्यसै कारणले चाहिँ नानीको लागि चाहिँ हामी पर्मिसन माग्नुको लागि चाहिँ तपाईँलाई मैले कल गरेको नि र हजुर ए यो सत्ताइस तारिख हजुर हजुर यो सत्ताइस तारिख हामी चाहिँ उनीहरूलाई चाहिँ घुमाउनु लाँदैछौँ पिकनिक जस्तो ए उनीहरूलाई चाहिँ दार्जिलिङ यो म्युजियम लैजाउँ भनेर नि यो स्कुलबाट नै यो स्कुलबाट नै यो अर्गनाइज गरेको उनीहरूको लागि र त्यही कारण चाहिँ नानीहरू नानीहरू चाहिँ अब इन्डिभिज्वली जानुपर्छ नि त नानीहरू चाहिँ पिकनिकमा चाहिँ अन्त त्यसकै लागि तपाईँलाई पर्मिसन मागेको ए पैसाहरू चाहिँ बेसी पर्दैन त पाँच सौ रुपियाँ चाहिँ अब नानीहरूको लागि हुनुपऱ्यो अलिकति पकेट मनीहरू हो यसो फुर्मासे पैसाहरू चाहिँ तपाईँहरूले दिइ पठाउनुहोस् न हजुर यो यो सात तारिखको लागि हजुर नानीहरू चाहिँ बिमारीहरू त छैन होला नि बिमारहरू त केही हुँदैन होला गाडीतिर अब जाँदाखेरि केही प्रबलमहरू त हुँदैन होला ए हजुर हजुर ए हजुर हुन्छ ए हजुर अन्त तपाईँको टाइम कति लाग्छ मतलब त्यस्तो टाढो त छैन होला नि नानीको घर एकदम टाइम पनि अलिकति हामी निकै बिहानै जानुपर्छ नि त कि त्यही भएर चाहिँ अँ तपाईँको हामीहरू सात बजी चाहिँ यहाँबाट हामीहरू हिँड्छौँ स्कुल ग्राउन्डबाट हाम्रो त्यो गाडी जुन चाहिँ मिलाएको छ नि त्यो ड्राइभर दाजुले चाहिँ बेसी ढिलो नगर्नु भन्नु भएको छ अन्त त्यही भएर चाहिँ त्यहाँ चाहिँ हामी चाहिँ सात बजी चाहिँ त्यहाँबाट चाहिँ हामी हिँड्ने ए हजुर हुन्छ हुन्छ